मलाई चाहिँ मेरो बाइक चाहिँ अब किन खोइ किन हो मलाई मेरो बाइक चाहिँ आफ्नै परिवारको एउटा सदस्य जस्तो लाग्छ सायदै दुःख गरेर किनेको पैसा पैसाले किनेर होला किन हो किन मलाई एकदमै माया लाग्छ मेरो बाइकको म बिहान बिहान बिहान बिहान उठेर साबुन पानी लगाएर मजाले मेरो बाइकलाई धुन्छु त्यहाँदेखिन्को हावाहरू चेक गर्छु अनि त्यही भएर आफूले दुःख गरेको पैसाले किनेर पनि होला साह्रै माया लाग्छ आफ्नो बाइकको आफू आफूलाई भन्दा बेसी याद गर्छु म मेरो बाइकलाई र बाइक चलाउँदा सायदै आहिले त बानी भएर होला त्यो सानोतिनो छेउछाउमा जाँदा त केही जस्तो पनि लाग्दैन बाइक कुदाउँदा तर अलिक लामो लामो ट्राभेल गर्दाखेरि अथवा निकै टाढो टाढो जानु छ केही कामले जानु छ भने त्यतिबेला चाहिँ अलिअलि थकाइ महसुस हुन्छ जसमा जस्तै ढाड दुख्नु यो क्लच चलाएकोले गर्दा हातहरू अलिअलि दुख्छ त्योभन्दा अरू त्यस्तो अरू त्यस्तो थकाइ त थाहा हुँदैन बेसी मेक्सिमममा थाहा हुने थकाइ भनेकै त्यही हो र लामो रुट हिँड्दाखेरि मैले याद गर्नुपर्ने कुराहरूमा सबैभन्दा पहिला त हेलमेट लाइसेन्स र बाइकको अरू डकुमेन्ट्सहरू बोक्नु बिर्सिनु भएन किनभने बाटोमा चेकिङ हुन्छ त्यतिबेला अप्ठ्यारो पर्न सक्छ र म बाइकलाई माया गर्छु त्यसैले गर्दा पनि होला त्यति स्पिड हिँड्नु भएन हामी बाटोमा त्यति साह्रो स्पिड हिँडेर स्पिड कुद्नु भएन र त्यो मात्रै नभएर हेलमेटहरू बोकेर हैन लगाएर हिँड्नुपर्यो अनि त